हेलो हजुर दिदी भन्नुहोस् अँ छ त धेरै नै छ के के चाहियो सब्जीहरूमा आलु त चालिस रुपियाँ केजी केजी छ कति केजी चाहिएको दिदीलाई ए टमाटर त अस्सी रुपियाँ किलो हो प्याज चाहिँ बिस रुपियाँ किलो छ हामी त अँ म त के रे खालि धेरै धेरैमा उयेस मात्रै गर्छु होलसेल हो नि त दोकान त्यही लागि तपाईँलाई चाहिँ कसरी चाहिएको ए ल ल हुन्छ नि आउनुहोस् न अँ म दोकानमै छु कति बजीतिर आउनुहुन्छ भन्नुहोस् न सुनिरहेको छु ल ल हुन्छ अझै के के सब्जी राखिदिनु फुलकोपी छ बन्दकोपी छ बैगुन छ अन्त बिमबोडीहरू छ तपाईँलाई कतिजस्तो चाहिएको होला हजुर ए बिम बिमबोडीहरू त सस्तै छ पन्ध्र रुपियाँ पावा हो तपाईँलाई कति केजी चाहिएको नि हजुर ए सबै ओजन गरेर राखिदिनु कि तपाईँ आएर नै ओजन गरेर लानुहुन्छ ए हुन्छ हुन्छ अलिक छिट्टै गरेर आउनुहोसै मेरो बाहिर जाने काम पनि छ कि त्यही लागि अलिक छिट्टै गरेर आउनुहोस् अझै केही चाहिएको छ कि सागहरू छ त मुलाको साग छ रायो साग छ अन्त सिमरायोहरू छ कुन कुन साग चाहिएको हजुर एकदम फ्रेस छ आउनुहोस् न ल ल ल हुन्छ आउनुहोस् न हुन्छ हुन्छ